अहिलेको फिलहालमा युज भएको सबसे ज्यादा भएको चाहिँ युज भएको एप्स चाहिँ के हो भन्दा मलाई लागेको चाहिँ अहिले सोसियल मिडिया चाहिँ साह्रै युज हुन्छ त्यसमा एउटा वाट्सएप नम्बर वानमा आउँछ त्ससपछि फेसबुक औस इन्टाग्राम औस त्यो पछि अरू सर्च इन्जिनमा हेऱ्यो भने क्रोमले चेन डरलाग्दो स्पेस ओगटेको छ एप्सहरूमा यसमा निक्कै फाइदा पनि छ नोक्सान पनि छ वाट्सएपमा फाइदा के छ भन्दा चाहिँ वाट्सएपमा सपोज तपाईँले अब अर्जेन्ट मेसेज चाहिँ अब कसैलाई मेसेज पुऱ्याउनु छ भने त्यो मेसेज तपाईँले टाइप गरेर छिट्टो पुऱ्याउँछ अब त्यसमा अरू पनि छ जस्तो बाहिरको मान्छे तपाईँहरूको बाहिर छ कोही मान्छे देशभन्दा बाहिर छ भने त्यसलाई भिडियो कल गरेर कल गरेर नेटको थ्रु ले तपाईँले टचमा बस्नु सक्नुहुन्छ पहिला हेरी त्यो यस जुन चाहिँ अहिले स्मार्टफोनले हामीलाई निकै हेल्प गरेको छ कतिवटा कुरामा हामीलाई टचमा राखेको छ आफ्नो मान्छेहरूसँग साथीहरूसँग आफ्नो नेभरहरूसँग त त्यसको उयो पनि छ नोक्सान पनि छ जसमा अब साइबर क्राइमहरू त्यसले गर्दा निक्कै बड्दैछ त्यसले गर्दा कतिवटा कुरो अब नानीहरूले के गर्दै छ त्यो फोनमा आमा बाउहरूले चाल पाउनु सक्दैन मतलब त्यो पढाइको विषयमा पनि अब जस्तो गुगल क्रोम छ हाम्रो युज गर्ने गुगल क्रोमले के गर्छ भने चाहिँ कुनै पनि कोइसन होस् या आन्सर होस् त्यो सबै तपाईँलेले गुगलमा पाउन सक्नुहुन्छ त त्यसको पनि डिसएड्भान्टेज नाफा नोक्सान के छ भन्दा वेफाइदा के छ भन्दा त्यसमा चाहिँ अब नानीहरूले के गर्छ कसो गर्छ फोनभित्र कसो हेर्छ थुप्रै प्रकारको अब फोनमा पनि कन्टेनहरू छ नानीहरूले के ग्राभ गर्दैछ र हामीले के चाहिँ हेर्दैछ त्यसमा त्यसले चाहिँ हामीलाई दिमागलाई डरलाग्दो एफेक्ट पार्छ किनभने हामीले जुन चाहिँ प्रकारले हेर्छ त्यही प्रकारले नै हाम्रो माइन्ड सेप हुन्छ हामीले जे कन्टेन्ट हेर्छ हाम्रो दिमागमा पनि त्यही बस्छ हामिले राम्रो हेऱ्यो भने राम्रै बस्छ फाइदामन कुरोहरू हेऱ्यो भने हामीलाई फाइदेमन नै बस्छ तर अब हाम्रो कतिवटा कुरो ह्युमन नेचरले गर्दा मान मानव नेचर यस्तो हुन्छ जस्तो चाहिँ अब हामी कतिवटा नराम्रो कुरोपट्टि पनि हामी आकर्षित हुन्छ र अहिले इन्स्टाग्राम पनि निक्कै चल्दैछ इन्स्टाग्रामको हेऱ्यो भने त्यो पनि राम्रो अब कतिवटा कुरोहरूसँग हामी कनेक्ट हुन सक्छ कतिवटा जस्तो सेलिब्रेटीहरूलाई फलो गर्नेहरू फलो गर्नुसक्छ

त्यसले गर्दा फाइदा पनि छ नोक्सान पनि फाइदा के छ भने रिल्स बनाउनेले अहिले पपुलारिटी गेन गर्दैछ पपुलारिटी पाउँदैछ प्रसिद्ध हुँदैछ तर त्यसमा चाहिँ अब कतिवटा स्टुडेन्टहरू नभए हामी टाइम डूगसा़ वेस्ट पनि त्यस्तो डरलाग्दो गर्दैछ टाइम वेस्ट भएकोले गर्दा हामीले त्यो रिल्सले हेरेकोले टाइम गएको चाल पाउँदैन त्यसले गर्दा हामी कतिवटा हाम्रो मेन फोकस नगरेपछि त्यो टाइम चाहिँ हाम्रो वेस्ट भएर जान्छ र हामीले त्यो त्यसबाट चाहिँ केही हामीले केही पाउँदैन त्यसले गर्दा चाहिँ नि मलाई के लाग्छ भने नि इन्स्टाग्राम फेसबुक यो सबै राम्रो छ त्यसको फाइदा छ फाइदा के छ भने हामीले राम्रो प्रकारले त्यसलाई युज गऱ्यो भने जस्तो राम्रो प्रकारले हामीले बाहिरको साथीहरू जोसँग उनीहरूसँग टचमा बस्नु सक्छ हालखबर लिनु सक्छ नभए आफ्नो आफन्तहरूमा फाइदा आफन्तहरूको टचमा बस्नु सक्छ हालखबर लिनु सक्छ प टाइम टु टाइमको त त्यसमा नोक्सान पनि के छ भन्दा हामीले आफ्नो इम्पोर्टेन्ट टाइम जुन चाहिँ हामीले आफ्नो आफूलाई सुधार गर्नुमा आफूलाई इम्प्रुभ गर्नुमा आफूलाई अगाडि बड्नुमा लाउँछ त्यो टाइम चाहिँ हामीले कत्तिवटा टाइम चाहिँ त्यसमा चाहिँ डर लाग्दो वेस्ट गरिरहेको छ त्यो वेस्ट भएको कारणले गर्दा चाहिँ नि हाम्रो त्यो करियर बिल्डिङ जो क जुन चाहिँ करियर हुन्छ हामी कार्यपट्टि जतिको भ ढल्नु पर्ने त्यो नढलिसकेर चाहिँ हामी टाइम पुरै वेस्ट गरिरहेको हुन्छ त्यसको तर्फबाट